हेलो हजुर भाइ नमस्कार भाइ सन्चै छौ हजुर म पनि सन्चै छु सबै ठिकै छ अहिले त अब बाबा पनि ठिकै छ अस्तिको भन्दा त हो सबै कुराहरू अस्तिको सक्सेस भयो अब तिमीलाई कल घरिघरि गर्नु पनि तिमी ड्युटीमा हुन्छ भनेर मैले कल नगरेको हो पानी पर्दैछ नि अहिले त कन्टिन्यू जस्तो पानी पर्देछ नि हौ हजुर हजुर ठिकै छ याद गरिरहेको छु हो अन्त फेरि अर्को महिना पनि बोलाको हजुर हजुर हजुर

यो पालि त पुरा खर्च लाग्यो नि भाइ अब फर्स्टमा त पुरा लाग्यो अब अर्को पालि कति लाग्छ अब हामीले भन्नु सक्दैन रहेछ हो अब उनीहरू डाक्टरले अब अलग्गै चार्ज अलग्गै लिँदोरहेछ दबाईको पनि दबाईको बेसी लाग्दोरहेछ हो अन्त हामीले यति लाग्छ भन्नै सक्दैन रहेछ नि हौ अस्ति पनि अब कति लाग्छ हामीलाई उयो नै भएन धन्न अस्ति चाहिँ अबो यता उता गरेर पुग्यो हो

पुरा मुख बार्नु भनेको छ नि खानाहरू एकदमै सादा खानु भनेको छ हो

म यहाँ सबै याद गरिहाल्छु नि भाइ नसुर्ताउनु नि अब भाइले चाहिँ मलाई अब अलिक अर्कोपालिको लागि चाहिँ खर्च अलिक पुग्दैन कि जस्तो लाग्यो हो लाँदाखेरि अन्त अलिक पैसाहरू चाहिँ पठाइदिनु नि हजुर हजुर हुन्छ ए हजुर हजुर हुन्छ भइहाल्छ त्यो त कि भाइ अब मलाई म चाहिँ सादै खाना खानु भनिरहेको छ अन्त अब माछाहरू पनि अब अहिले त माछाहरू पनि दिनु पर्दैन हुँदैन हरे हो दही दहीहरू त हुन्छ दही चाहिँ दिँदैछु हजुर हजुर हजुर

हुन्छ भाइ हुन्छ भाइ हुन्छ ल हुन्छ बाइ हुन्छ